भारतको मानिसहरूले टिभी इन्स्टाग्राम युट्युब फेसबुक र नेटफ्लिक्स हेर्न रुचाउँछन् र उहाँले युट्युबमा के के हेर्छ भन्दा युट्युबमा अब सबैको त्यो एउटा च्यानलमा उनीहरूले त्यहाँनिर एन्टरटेन गर्नुहुन्छ र एन्टरटेन गर्न साथै र युट्युबमा जी न्युज पनि हेर्नुहुन्छ मान्छेहरूले र त्यसमा त्यसले गर्दा धेरै मान्छेहरूकोमा उयो जान्छ इन्फर्मेसन जान्छ अन्तखेरि फेरि मान्छेहरूलाई सहायता पनि गर्छ र अरूको जीवनमा के हुन्छ त्यो पनि हामी देख्नसक्छौँ युट्युबमा र इन्स्टाग्राममा हो भने इन्स्टाग्रामले उहाँहरूले आफै नाच गाई गरेर त्यहाँ त्यहाँ रिल्स पनि बनाउनु सक्नुहुन्छ र त्यहाँनिर अरूको त्यहाँनिर के हाल्दैछ अरू कहाँ छ उनीहरू कहाँ घुम्दैछ वा हालचाल उनीहरूले र हामी त्यो पनि हेर्नसक्छौँ र इन्स्टाग्राममा अरू ठुलो ठुलो महान महान मान्छेहरूको त्यहाँनिर हामी फलो गरेर उहाँहरूलाई फलो गरेर त्यहाँनिर उहाँहरूको लाइकहरू गर्नुसक्छौँ र नेटफ्लिक्समा नेटफ्लिक्समा हामी त्यहाँनिर हामी मुवीहरू हेर्छौँ मुवीहरू सिरिजहरू हेर्छौँ र त्यहाँनिर सबै मुवीहरू आउँछन् सिरि सिरिजहरू आउँछ र त्यहाँनिर हामी पैसा तिरेर हेर्नुपर्छ हामीले पैसा तिरेर हेर्छौँ र मान्छेहरूले त्यहाँनिर पैसा तिरेर पनि हेर्छ र त्यहाँनिर धेरै राम्रो राम्रो मुवीहरू आउँछ र उहाँहरूले त्यो हेरेर आफूलाई एन्टरटेन गर्नुहुन्छ र अन्तखेरि टिभी टिभी चाहिँ अब सबै प्रायःकै घरमै हुन्छ टिभी र भारतकोमा र टिभीमा चाहिँ त्यहाँनिर ठुल्ठुला स्टारहरूको मुवी सिरिज कार्टुनहरू पनि आउँछ नानीहरूको लागि त्यहाँबाट उनीहरूले त्यही हेरेर आफूलाई एन्टरटेन गर्छ त त्यहाँ टिभीमा स्पोर्टस्को पनि आउँछ वर्ल्ड कपको पनि आउँछ र नानीहरूको कार्टुनको आउँछ र न्युज पनि आउँछ र उहाँले न्युज पनि त्यहाँनिर के छ समाचार नयाँ समाचार त्यो पनि हेर्न सक्नुहुन्छ धेरै डिफ्रेन्ट जग्गाहरूको के छ न्युज त्यो पनि हेर्नु सक्नुहुन्छ र अन्तमा फेसबुक फेसबुकमा पनि उहाँहरूले आफै नाच गाई गरेर आफूलाई एन्टरटेन पनि गराउँछन् र अरूको पनि हेरेर एन्टरटेन हुन्छ र फेसबुकमा अरूको स्टोरीहरू हेर्दा हुन्छ र फेसबुकले धेरै इन्टरटेन गर्छ मान्छेहरूलाई भारतको र त्यहाँनिर भारतको मात्रै होइन बाहिर बाहिरका राज्यहरूको पनि त्यहाँनिर हामी हेर्नसक्छौँ उहाँहरूलाई फलो गर्नसक्छौँ र हामी त्यहाँबाट बातचितहरू पनि गर्नसक्छौँ हो त्यस्तो